हजुर अहिलेका जवान पुस्ताहरू भन्दाखेरि पुराना पुस्ताहरू बढी धार्मिक थिए किनकि उनीहरूकोमा एक भन्नु पर्दाखेरि सत्यता थियो अनि मनमा डर थियो किनकि भगवान् हुनुन्छ भनेर तर अहिलेका पुस्ताहरूलाई बिगार्ने मेन प्रमुख कुरो के हो भन्दाखेरि मोबाइल फोन मोबाइल फोनले गर्दाखेरि अनि नसालु पदार्थमा लागु भएर अथवा मोबाइलमा लागु भएर गेम्सहरूमा लागु भएर अहिलेका व्यक्तिहरूले अहिलेका युवा पुस्ताहरू धेरै बिग्रिएका छन् धर्म भनेपछि उनीहरू कान थुनेर बस्छन् तर कति व्यक्तिहरू सक्रिय छन् कति व्यक्तिहरू असक्रिय छन्

यसैगरी पहिलाका व्यक्तिहरू किन बढी धार्मिक थिए भने उनीहरू पुस्तक पढ्थे धार्मिक ग्रन्थहरू पढ्थे जस्तै वेद शास्त्र पुराण उपनिषदहरू पढ्थे र त्यो उपनिषदहरूमा भएका ज्ञानहरू प्राप्त गर्थे र त्यसैलाई आफ्नो जीवनमा उतारेर अतिकृष्ट अथवा उत्कृष्ट भएर हिँड्थे तर अहिले के भयो भन्दाखेरि यी सबै कुराहरूलाई फोन अथवा मोबाइलले भ्रष्ट पारिदियो र भ्रष्ट पारिदियो अनि हो मोबाइल पनि नराम्रो चिज होइन तर यसले यसलाई उपयोग गर्ने सदुपयोग र यसका पनि दुरुपयोगहरू छन् सदुपयोग र दुरुपयोग कसरी छन् भन्दाखेरि हामीले यसलाई पढाइमा अथवा धेरै कुराहरूमा अन्य राम्रा राम्रा विषयहरूमा उपयोग गऱ्यौँ भने यसले हामीलाई धेरै फलदायक दिन्छ तर यसलाई हामीले जस्तै नराम्रा अश्लील कुराहरू हेऱ्यौँ अथवा नराम्रा कुराहरूपट्टि प्रति मात्र लगायौँ भने अथवा गेम्स मात्र खेल्यौँ भने यसले हामीलाई नराम्रो विषयमा विषयपट्टि प्रति पुऱ्याउँछ र धर्म भन्ने कुरा के हो भन्दाखेरि सत्सङ्ग सत्यको सङ्गत गर्नु नै धर्म हो धर्मले के सिकाउँछ धर्मले सिकाउँछ शिष्टाचार संस्कार अनि समृद्धि आफ्नो शारीरिक रुप र मानसिक रुपलाई मजबुत बनाउन सिकाउँछ धर्म भन्ने कुरा भगवान् श्री कृष्णले के भन्नु भनेको के भन्नु भएको छ भन्दाखेरि धर्म गर कर्म गर धर्म गर तर फलको आस नगर फलको आस किन नगर्नु केही कुरो गरेपछि त्यसको पनि त आस हुन्छ नि त तर त्यसको आस आफूलाई आफै पाइन्छ आस गऱ्यो भनेदेखिको पाइँदैन तर त्यसको फल आफूले आफै पाइन्छ भनेर श्री कृष्णले भन्नु भएको छ अनि गर्दै भन्दै लाँदाखेरि धर्म ती बुढा बुढाहरू किन धर्म धर्मी थिए उनीहरू ग्रन्थ पढ्थे दैनिक यज्ञ गर्थे नियममा बाँधिएर बसेका थिए धेरै धार्मिक पुस्तकहरू पढ्थे धेरै सत् धेरै साधु सन्तका सङ्गत गर्थे सङ्गत भन्ने कुरो सत्यको सङ्गत नै गर्नु नै सङ्गत हो अथवा सत्सङ्ग हो हरिनन्द हरि कथा अनन्त हरि अनन्त छन् भगवान् अनन्त छन् जो आफ्नो हृदयमा छन् हरेक हरेक व्यक्तिका आत्मा नै भगवान् हो परमात्माको टुक्रालाई नै भगवान् अथवा परमात्माको टुक्रालाई नै आत्मा भनेर सम्झिन्छ अनि त्यो आत्माले नै गर्दाखेरि मनुष्य अथवा जीव प्राणीको जीवन जीवित हुने हो र यसलाई निखार्नु पर्छ यसलाई शुद्ध बनाउनुपर्छ मनभित्रको भगवान्लाई हटाएर बाहिर देवता खोज्दै हिँड्दा हामीले कहिल्यै पनि पाइँदैन र अहिलेका युवाहरूले धेरै सङ्कल्प गर्छन् तर ती सङ्कल्पहरू पूर्ण गर्दैनन् धेरै इच्छा गर्छन् आकाङ्क्षा गर्छन् तर ती आकाङ्क्षाहरू किन पूर्ण हुँदैनन् भन्दा उनीहरूमा विश्वास छैन भगवान्प्रति भगवान्प्रति विश्वास हुनुपर्छ भगवान्प्रति विश्वास भएन भनेदेखिको त्यो निष्फलम् भवित् निष्फलम् भवित् हुन्छ सम्पूर्णलाई एक समान मान्नुपर्छ सम्पूर्णलाई माया गर्नुपर्छ अति उत्कृष्ट प्रेम गर्नुपर्छ ती बुढापाकामा ती चिजहरू थिए थिए उनीहरूमा पनि नराम्रो गुणहरू तर राम्रा विषयहरू पनि थिए जस्तै यज्ञ गर्नुपऱ्यो भनेपछि उनीहरू सबैजना एकजुट हुन्थे तर अहिलेका यी व्यक्तिहरू के के छन् भन्दा डिस्को डान्स नाँचगानमा मात्र मौज मस्तीमा मात्र झुम्ने गर्छन् धेरै सबैजना त यही भन्न सक्दिनँ म तर पनि कतिपयहरू छन् यस्ता गर्दै भन्दै लाँदाखेरि यस्ता व्यक्तिहरू धेरै नै भेटिन्छन् जसले धर्मलाई मन पराउँदैनन् र धार्मिक व्यक्तिहरूलाई पनि मन पराउँदैनन् धार्मिक व्यक्तिहरूलाई पनि मन पराउँदैनन् धार्मिक व्यक्तिहरू कस्ता स्वभावका हुन्छन् भन्दा संस्कारी हुन्छन् ब्रह्मचारित्वमा बसेका हुन्छन् कतिपय व्यक्तिहरू गृहस्थी हुन्छन् तर पनि नैविद्य दैविक ईश्वरको सेवा गरिरहेको हुन्छन् कृष्णाये वासुदेवाय हराये परमात्माने प्रणतक्लेष नाशाय गोविन्दाय नमो नमः भगवान्को धेरै परिश्रमहरू लागेको हुन्छ परिश्रमहरू भगवान्को धेरै परीक्षाहरू हुन्छन् भगवान्को परीक्षाहरू आफूले स्विकारेर त्यसलाई उछिन्न सकियो भनेदेखिको संसारमा एक उच्च व्यक्ति बनेर निस्किन्छ यो विषय अहिलेका व्यक्तिहरूले जान्नुपर्छ र भगवान्प्रति मन लगाउनु पर्छ बुढापाकाहरू अति उत्कृष्ट थिए परिवर्तन त देखिनु पर् देखिएको छ नि धेरै किनभने उनीहरू देवता भगवान् भनेपछि डर थियो उनीहरूको मनमा तर अहिलेका व्यक्तिहरूमा एयाच त्यो भगवान् के हो र भन्ने खालको हुन्छ किनभने भगवान्प्रति मन लगाउनु नै ईश्वर प्राप्ति हो जबसम्म ईश्वर प्राप्त गरिँदैन तबसम्म बैकुण्ठको प्राप्त हुँदैन यथा जिवित सुखम् जिवित रेनम् कृत्व घृतव पिविद भगवान्को सधैँ सेवा गर्नु भगवान्को सधैँ भक्त प्रेम गर्नु नाम जप गर्नु हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे भगवान् भन्ने कुरा बुझ्नुपर्छ जान्नु पर्छ धेरै उत्कृष्ट छ यो शब्द किनकि उहाँ हुनुहुन्छ र नै यो संसार छ ती बुढापाकाले यी विषयहरू जानेका थिए यी विषयहरू बुझेका थिए भगवान् हुनुहुन्छ र नै आफू छौँ आफू छौँ र नै भगवान् हुनुहुन्छ उहाँको नाम जप नै सबैभन्दा ठुलो कुरा छ तुलसीका मालाहरू लगाउनु नित्य दैनिक तिलक धारण गर्नु यी विषयका वैज्ञानिक तत्त्वहरू पनि छन् वैज्ञानिक नियम धारणहरू पनि छन् तर अहिलेका व्यक्तिहरूले विषयहरू बुझ्दैनन् किनकि यी विषयहरू उनीहरूले नकार्छन् किन नकार्छन् भन्दाखेरि अहिलेको जमानामा फोनले गर्दाखेरि फोनमा नराम्रा विषयहरू हेऱ्यो नराम्रा कुराहरू हेऱ्यो अश्लील कुराहरू हेऱ्यो तीप्रति मन लगायो नेगेटिभ पावर कन्ज्युम्स पोजिटिभ पावर रिभाइभ्स भन्ने कुरा आउँछ र त्यस्तै हो यो पनि नराम्रा उर्जाहरू आफ्ना शरीरभित्र पस्छन् र राम्रा उर्जाहरू आफ्नो शरीरबाट निक्लेर गएपछि त्यो मान्छे होइन सैतान बनिन्छन् जसलाई भगवान्को आराधना गर्न मन लाग्दैन जहाँ भगवान्को कथा चलिरहेको हुन्छ त्यहाँ रिस राग हुन्छ उसलाई रिस उठ्छ त्यहाँ जाँदाखेरि नराम्रा कुराहरू हुन्छन् र यसैगरी भग अहिलेका जमानामा अहिलेका समयमा बुढापाकाभन्दा युवाहरू धेरै बिग्रिएर नासिएर गएका छन्